खासै म सानो हुँदाखेरि चाहिँ अब त्यतिबेला पेप्सीको बिर्को चाहिँ कलेक्ट गर्थ्यो म अब कत् कतै दोकानतिर गयो भने नभए बाटोतिर भेट्यो भने त्यति बेलामा चाहिँ अब कलेक्ट गर्दै हिँड्थ्यो अब इन्टरेस्ट भन्दा चाहिँ अब त्यो हो कि अब मेरो आफ्नै एक्लै मात्रै होइन अब साथी भाइहरू हुन्थ्यो बिर्को अलग अलग कम्पनीको अब कुन चाहिँ कुन चाहिँ हुन्थ्यो अब त्यही अर्कै खालको कलेक्ट गर्ने इन्टरेस्ट जागरुक हुन्थ्यो त्यति बेला चाहिँ अब त्यस्तो यो पनि होइन कि अब त्यसको मूल्यको लागिन अब भाउ बढ्यो त्यसको प्राइसको लागि त्यस्तो चाहिँ होइन अब आफ्नो आफ्नै एउटा इन्ट्रेस हुन्थ्यो त्यो इन्ट्रेसले गर्दाखेरि चाहिँ हामी कलेक्ट चाहिँ गर्थ्यो त्यो